हेलो भाइ हामीहरू चाहिँ भोलि लाभा घुम्नु जाने गुम्बाहरू घुम्नु जाने गाडीको लागि हामीलाई चाहिएको थियो गाडी चाहिएको थियो त्यसले गर्दा भाइलाई फेरि पनि फोन गर्दैछु लाभासम्म पुग्नुको लागि अलिकति ठुलै गाडी चाहिएको छ किनभने हामी घरमा यसै पनि छ सात जना परिवार छौ साथमा दुईजना मेरो सासु ससुरा हुनुहुन्छ उहाँहरू पनि बुढाबुढी हुनुहुन्छ उहाँहरूको लागि अलिकति राम्रै अलिकति ठुलै गाडी चाहिएको छ त्यसले गर्दा तपाईँले अलिकति मिलाइदिनुहोस् के कति भन्नुहुन्छ अनि लाभाको बाटो कस्तो छ के छ भएन त्यहाँको चिसो कतिको छ बुढाबुढीहरूले सहनु सक्छ सक्दैन त्यो सबै तपाईँलाई नै सोध्नुपरेको छ किनभने तपाईँहरू त ड्राइभर मान्छे जाइरहनुहुन्छ त्यसले गर्दा तपाईँलाई सोध्दैछु अनि कति भाडा लिनुहुन्छ भाडाको बारेमा पनि अब तपाईँले भनिदिनुपऱ्यो हामीलाई या त भाडा आज लिनुहुन्छ या भोलि भएन भाडा पनि अलिकति मिलाइदिनुपर्छ है भाइ किनभने हामी त धेरै परिवारको मान्छे बिहान गएर बेलुकै फर्किने हो हुनु त उता वास बस्ने त हैन जसरी भए पनि पुगेर त हामी फर्किनै पर्छ त्यसले गर्दाखेरि अब अरूलाई भनौँ भने अरूलाई त म त्यति चलाउँदिनँ भाइलाई नै प्रायः जस्तो म चलाइबस्छु त्सले गर्दा तपाईँलाई नै सोध्दैछु र भाइ भोलि चाहिँ बिहान कतिबेला हामी जतिसक्दो छिटै निस्केर छिटै फर्किने हिसाबले जानेछौँ र बिहान चाहिँ तपाईँ कतिबेला आइ आउनुसक्नु हुन्छ मलाई फोन गरेर भए पनि भनिदिनुहोस् अनि हामी लाभा मात्रै होइन लाभाको गुम्बा लाभाको अलिकति रमाइलो जग्गाहरू हामी घुम्नेछौँ उतै खानावाना खानाहरू खाएर हामी सबैजना कम्तीको पनि तिन साँढे तिनतिर हामी फर्किने हिसाबले चाहिँ बिहान निस्कनुपर्छ र भाइले अलिकति समयको बन्दोबस्त गाडीको बन्दोबस्त अनि प्लस कति भाडा लाग्छ कति किराय लाग्छ त्यो पनि तपाईँले सबै मलाई भनिदिनुपर्छ अरू अरू त त्यतिकै हो बिहान चाहिँ तपाईँ छिटो आइदिनुहोस् हामी सबै तयारी भएर बसेको हुन्छौँ र सात बजीको टाइम ठिकै हुन्छ होला त्यतिबेला तपाईँ आइपुग्नुपर्छ है